जुन खाना मैले तपाईँकोबाट अर्डर गरेको थिएँ तपाईँले त्यो टाइममै ल्याइदिनु भयो है र तपाईँको राम्रो रहेछ टाइम टेबल ल्याइदिने र र त राम्रो रहेछ खानाहरू पनि र पेकिङहरू पनि मजाले गरेर ल्याइदिनु भएको थियो है र अबदेखि म अर्डर गर्नुपर्यो भने है तपाईँलाई रिकोमेन्ड गर्छु अन्त जति पनि मेरो साथीहरू हुन्छ उनीहरूले पनि अब मलाई भन्यो भने तपाईँकोबाटै म भन्छु तपाईँलाई नै अनि राम्रोसँगले पेकिङहरू गरिदिई ल्याउनुभएछ अन्त